हजुर हजुर हजुर हजुर ए मेरो मेरो गीत हजुर त्यो मोटामोटी भइसक्यो त भाइ हजुर सेम टू सेम त्यही हो हजुर वैद्यको गीत योगेश वैद्यको भन्नुभयो है अच्छा योगेश वैद्यको सपना भुलाइ सारा

मसँग गीत मसँग गीत मोटामोटी तिनदेखि चारवटै छ भाइ हजुर हजुर साइटतिर जाउँ न भनेर नि तयारीमा छु हजुर हजुर भरसक चाहिँ अब कस्तो हुन्छ भने अहिले अहिलेको बाजा भन्दाखेरि प्राय प्राय अब पहिलाकै बाजाहरू युज गर्ने मैले तयारी गरेको छु हो जस्तै भायोलिन हुन्छ हल्का हल्का मादल पनि राखेका छौँ हामीले अनि डुगी तबला भइहाल्यो अनि त्यसमा गिटार दुईवटा छ त्यति नै हो भायोलिन दुईवटा छ

हजुर हजुर त्यसमा मिल्ने खालको हुन्छ हुन्छ अलिकति हजुर हजुर धान रोप्दाखेरि गाइने गीत अलिकति मलाई थाह भए जस्तो भए जतिसक्दो मिलाएर भन्नेगर्छु है म भनि हेरौँ धानको बिउ हातमा बोकी रोपौँला खलो है गरामा यस्तै यस्तै हुन्छ

हजुर हजुर हजुर हजुर त्यो पनि छ नि टिपिकल जस्तै यहाँको लोकल यहाँ घाँस दाउरा गर् गर्दा गाइने गीतहरू मेलापात जस्तै खनजोतको कामहरू हुन्छ त्यति बेला मकै गोड्दा गाइने गीतहरू सबैमा त हुँदैन तर यस्तो वनभोज खाँदाखेरि जुन खेतको गरामा खाइन्थ्यो पहिला पहिला त्यस्तोहरूमा गाउने गीतहरू पनि छ नि छनु त त्यसलाई पनि अलिकति त्यलाई टिपिकल जस्तो को त्यस्तै नभए पनि टिपिकल त्यलाई मिलाएर तैयार गर्नु पाएदेखि अझ राम्रो हुन्छ नि हुन त

हुन्छ सकूँ न गरौँ न त्यो हुन्छ हुन्छ भाइको साथ चाहिन्छ अन्त गरौँ गरौँ न त्यो भइहाल्छ